उपहारको रूपमा मैले मेरो एउटा बेस्ट फ्रेन्ड भनौँ न साथीलाई चाहिँ कविता लेखेर दिएको चाहिँ थिएँ तर त्यो चाहिँ मैले आफैँ लेखेको चाहिँ होइन पहिला एउटा कविताको किताब पाउने गर्थ्यो र त्यहाँ एकदम राम्रो शीर्षक भेटेको थिएँ मैले साथीको बारेमा र त्यो कविता चाहिँ मैले सब सारेर मजाले एउटा न्यु इयरको उपलक्ष्यमा चाहिँ एउटा कार्डमा चाहिँ मैले मजाले लेखेर दिएको थिएँ र एकदम राम्रो कविता थियो र उसले पनि धेरै नै प्रशंसा गरेको थियो र त्यो कार्ड अझ पनि उसले उसँगै राखेको छ